माछा मार्ने तरिका चाहिँ यस्तो हुन्छ है एउटा बुढा पाकादेखि नि सिकिन्छ जस्तै ढडिया दो दोभान थुनेर दुवाली थुनेर एउटा आइटम मार्ने आइटम हुन्छ त्यसले एक आइटम सिकियो बचपनमा है त्यहाँदेखि उता आफैले एउटा आइटम जाल हानेर मार्ने पनि सिस्टम छ त्यो दुई आइटम भयो त्यसले गर्दाखेरि त्यहाँदेखि उता पोइजन हालेर माछालाई कड्कुसहरू हालेर पोइजनहरू हालेर मार्ने सिस्टम पनि छ त्यो सिस्टम पनि हामीले सिकियो हाम्रो सिस्टममा चाहिँ हामीले मारेको सिस्टममा चाहिँ के छ भने हम्बरले ढुङ्गामा पड्काएर कानको जाली माछाको कानको जाली फुटाएर पनि मारिन्छ त्यो पनि आइटम हो माछा मार्ने र थकौलीले उघाएँर जालीले नेटले उघाएँर पनि मार्ने सिस्टम छ हामीले त्यसरी पनि सिक्यौँ र हामीले त्यसरी पनि माऱ्यौँ कड्कुसले पनि हामीले जरा कड्कुसको जरा खनेर कुटेर माछा मारेर हामीले खायौँ र हामीले सिकेको मध्ये त्यति चिजहरू चाहिँ हामीले सिक्यौँ र जान्यौँ पनि बुढेसपाका बुढा पाकाले सिकाएको कुरोमा र हामीले गरेको कुरोहरू अनुभवी कुराहरू चाहिँ यति नै हो